मेरो व्यक्तिगत लक्ष्य वा आकाङ्क्षाहरू चाहिँ मैले मेरो लक्ष्य चाहिँ मैले पछि गएर पढेर बिएड एमए बिएड गरेर गएर टिचिङ लाइनपट्टि जाने मेरो इच्छा हो मेरो लक्ष्य त त्यही हो गएर टिचिङ लाइनपट्टि गएर पढाउने त्यस्तो छ सानैदेखिको मेरो यो इच्छाहरू थियो र म अहिले एमए गरिरहेको छु र पढिरहेको छु एमए गर्दै पढ्दै अब बिएड गर्ने विचारहरू छ अन्त त्यसलाई हासिल चाहिँ म एकदम मिहिनेत गरेर पढिरहेको छु अब बिएड सकेपछि चाहिँ अन्त त्यो मेरो लक्ष्यहरूलाई पुरा गर्छु भन्ने एउटा आशा छ मलाई विश्वास पनि छ आफू त आफूप्रति किनभने मेरो सानैदेखिको त्यो लक्ष्य भएको कारणले गर्दा चाहिँ पछि गएर चाहिँ मेरो यो पक्का पनि मेरो विश्वासले गर्दा नै मैले जुन चाहिँ विश्वास पनि राखेको छु मेरो विश्वास राखेको कारणले गर्दाखेरि चाहिँ म त्यो लक्ष्यमा पुग्छु अवश्य पनि पुग्छु भन्ने मेरो इच्छाहरू छ अन्त त्यो त्यसपछि चाहिँ अब अँ मेरो लक्ष्य त पुरा हुन्छ त्यसपछि मेरो आकाङ्क्षाहरू चाहिँ अब पढिसकेर काम पाइसकेपछि अब परिवारलाई हेर्ने परिवार परिवारलाई अब परिवारमा भएको अझै भाइबहिनीहरूलाई पनि अब त्यसरी नै पढ्ने भने पढेर जानु भने मेरो छ अब पढेर जाओस् भन्ने मेरो इच्छाहरू छ त्यसको लागि चाहिँ पहिला म आफू आफूले राखेको लक्ष्यहरूलाई पुरा गर्नुपर्नेछ त्यो पुरा गरिसकेपछि चाहिँ मेरो सबै कुरा त्यो पुरा भएर जान्छ भन्ने त्यो विश्वास पनि छ मेरो